हाम्रो ग्रामीण समुदयका युवाहरूले हालका वर्षहरूमा पारम्परिक नृत्य विधामा बढो चासो राखेका छन् जस्तै उदाहरणको लागि मारुनी नृत्यलाई लिनु चाहन्छु यस वर्ष स्वतन्त्रता दिवस मनाउँदा पारम्परिक नृत्यको रूपमा मारुनी नृत्य हाम्रा ग्रामीण समुदायका युवा युवतीहरूले प्रदर्शन गरेका थिए जसमा हामीले प्रथम स्थान ओगट्न सफल भएका थियौँ जो चाहिँ हाम्रो निम्ति एकदमै गर्वको कुरा हो